बेरोजगारीको बारेमा र कृषि सबको बारेमा यहाँ कुरा निकै भयो मानिसले आफ्नो आफ्नो लगानी गरेको हुनु पर्छ खेतीपाती वस्तु पालेर कोही बसेका हुन्छन् कोही कर्मचारीहरू भएर कोही पढ लेख भएका भाइ बहिनीहरू सबै नोकरी चाकरी खोज्न गएका हुन्छन् कोही व्यापार धन्दा गर्न गएका हुन्छन् कोही बाहिर देशमा गएर धेरै रुपियाँ कमाउन गएका हुन्छन् यसरी नै मान्छेको जीवन धान्नको निम्ति आफ्नो आफ्नो स्रोतहरू लिएर बाटो लागेको हुन्छ तर यहाँ बेरोजगारहरू थुप्रै छन् छैनन् भन्ने विषयमा कुरा गर्नु पर्दा कुनै पनि लगानीमा नलागेको मान्छे चाहिँ बेरोजगारी नै हो भन्दा खेर जाने कुरा चाहिँ होइन तर प्राचीन कालदेखि गर पुर्खादेखि गरी ल्याएको हो खेतीपाती वस्तुले नै मान्छे त्याहाँबाट नै मान्छे कता जानु पर्ने के गर्नु पर्ने यसको फा फलिफाप के भयो के भएन यहीँबाट नै मान्छेहरूले चाहिँ बेरोजगारीको महसुसहरू गर्दै जान्छन् खेतीपाती वस्तुहरूमा अब कतिले त के गर्छन् भने आ यो खेतीपातीले त अब के गर्नु र कुनै चिज रोप्यो भने छ महिनामा फल्छ छिटै फले दुई महिनामा फल्छ तिन महिनामा फल्छ होइन यो त फाइदा होइन रहेछ हौ भनेर तात्तातै हाजिराहरू खोज्न जान्छन् कति पढ लेखाहरू हुन्छन् पढेर अरूलाई पढाउने चलन पनि छ अनि यहाँ धेरै धेरै कामहरूको बेकारीको महसुसमा कुरा गर्नु पर्दाखेरिमा चाहिँ खेतीपाती र वस्तुदेखि नै थाकेर हारेर उनीहरू नोकरी चाकरीको खोजीमा बाहिर देशसम्म पनि उनीहरू गएका हुन्छन् यसरी नै मान्छेले जीवन चलाउँदै ल्याएको हुन्छ